छब्बिस जनवरी उन्नाइस सय पचाँस पन्ध्र अगस्त उन्नाइस स सैतालिस बिस अगस्त उन्नाइस सय बयानब्बे अठार जनवरी दुई हजार सोह्र अठार सेप्टेम्बर दुई हजार एघार